हाम्रो धर्ममा धेरै रीतिरिवाजहरू छ तर त्यसमा एउटा प्रकारको गीत गाउँछ अनि आफ्नो भगवान्लाई याद गर्छ त्यो गीतको नाम हो नाथ हामी त्यसलाई नाद भनेर बोलाउँछौँ अनि मेरो मनपसन्द नाद चाहिँ हो वो मेरा नबी हे यस गीतमा हामी आफ्नो नबी वा अल्लाहलाई याद गरेर यो गीतले मज्जाले गाउँछौँ यो गीतमा यति मिठो मिठो कुराहरू गरेका छन् अनि यहाँ आफ्नो आफ्नो मनको कुराहरू पनि गरेको छ आफ्नो मनमा भएको नबीको लागि पनि भनेको छ हामी यस गीतद्वारा लाग्छ कि हामी नबिसँग नै बात गर्दैछौँ यस गीतले कल्पना गर्दा म लाग्छ कि आफ्नो नबीलाई भेट्दछु नबिसको साथ छु भनीकिन मलाई लाक्छ त्यसै कारणले यो गीत मेरो दिलले छुइनेछ अनि यो गीत मलाई मेरो मुटुले छोएको कारणले गर्दा मलाई यो गीत मन परेको हो धेरै गीतहरू छन् तर यो गीत चाहिँ एकदमै मलाई राम्रो लाक्छ